ग्रामीण क्षेत्रमा शिक्षा प्रणाली भनेको शिशु शिक्षा आइसिडिएस ग्रामीण क्षेत्रका स्कुलहरू विद्यालयहरू धेरै नै सुधारहरू भएको छ स बालिकाहरूलाई विद्यालय पठाउने सबै क्षेत्रमै भइरहेको छ समाजमा यस्ता धेरै कलचरहरू राम्रो नै भएर अगाडि बढिरहेको छ विशेष बालिकाहरूलाई विद्यालय नपठाउने भनेका कतिपय गरिबी क्षेत्रमा जस्तै बाबा आमाहरू बाहिरै कमाएर छोरा छोरीलाई ध्यान दिन सक्दैनन् नानी स्कुल गयो गएन जसले वास्ता राख्दैन तीहरू नै बहुतै कम्ती मात्रामा मात्रै स्कुल जा नजाने गर्छन नभए नभए त सबै नै अहिले ग्रामीण क्षेत्रमा नि शिक्षाको सुविधा सुधार सरकारले दिएको नै छ